हलो भान्जी म गान्तोकबाट मामा बोलेको नि हेलो हजुर म गान्तोकबाट मामा बोलेको हजुर म उता आज कालिम्पोङ आउँदैथेँ कि ए हजर त्यहाँ तपाईँको आजु लोकल हाट लाग्दो रहेछ नि त कालिम्पोङमा ए त्यहाँ के के पाउँदो रहेछ यसो त्याँहको लोकल विशेष मकैको पिठो चाहिएको थियो मौरीको मह गुन्द्रुकहरू पाँउछ कि पाउँदैन हजुर म गाडी टिकट काटिसके कि आउनु लागेको हजुर के के पाउँदो रहेछ हजुर मकै

ए सबै त्यो कालिम्पोङमै बनिएको होला